मसँग समय वा सामाग्रीहरू नहुँदा चाहिँ अब म चाहिँ रोटी पकाउँछु किनकि रोटी अब रोटी पकायो भने चाहिँ सिम्पल एउटा चट्नी दाल पकाउँदा भइहाल्छ त्यही लागि म चाहिँ रोटी नै पकाउँछु खानेमा चाहिँ